मलाई मन पर्ने खाने कुरोहरू चाहिँ धेरै छ तर अब यो सबैभरिमा चाहिँ मलाईँ चाहिँ मोमो चाहिँ एकदमै मन पर्छ किनकि यो मोमो चाहिँ पुरा भेराइटिजहरू हुन्छ अनि मोमोको स्पेसियली सुपहरू चाहिँ एकदमै राम्रो हुन्छ यो चाहिँ विन्टरमा पनि हामीले मजाले खानु सक्छौँ यसले ताकत पनि दिन्छ हामीलाई धेरै भेराइटिसको भन्नुको मतलब तपाईँले सुँगुरको ख भेजहरू सबै पाउनुहुन्छ मोमोमा अनि मलाई मन पर्ने चाहिँ चिकन मोमो हो किनकि चिकन मोमोको चाहिँ त्यो खाँदा नै अर्कै स्वाद आउँछ मिठो खालको आउँछ कि अब सुप त झन् अब कस्तो मिठो हुन्छ अचार पनि अचारसँग खाँदा झन् पुरै मिठो हुन्छ तातो एक त तातो राम्रो हुन्छ अन्तखेरि मोमो चाहिँ मलाई मन परेको पहिलादेखिन्कै मन पर्ने चाहिँ खानै हो यसले चाहिँ अब आफू जति पनि भोकै छ भनेम् त्यो खायो भने चाहिँ मज्जाले ड्याम्मै पनि हुन्छ अनि यसले मज्जाले तपाईँलाई जिउ पनि एकदम राम्रो लाग् राख्छ जब जाडो महिनाहरू हुन्छ जाडो महिनामा चाहिँ धेरै क यो खाना चाहिँ एकदमै राम्रो हुन्छ त्यसै कारणले चाहिँ मलाई खाने कुरोहरू त हुनु त सबै नै मन पर्छ तर मलाई सबैभन्दा बेसी मन परेको चाहिँ मोमो नै हो किनकि यसमा चाहिँ यस्तो खालको सुपहरू बनिएको हुन्छ कि आफूलाई पनि खाउँ खाउँ लाग्ने एक त तातो त्यही कारणले चाहिँ मलाई मोमो चाहिँ पुरै मन पर्छ